पखालोमा एतातिर प्रायः धेरैवटा जडिबुटीहरू पनि छ होइन लोकली पाउने प्लान्ट्सहरू छ तर त्यो झारपातहरूको अब प्रपर भन्नु सक्दिनँ तर के खुवाउँछ भन्दाखेरि नुन पानी चाहिँ खुवाउँछै खुवाउँछ होइन पानी मात्रा नुनको सल्टको उयो गर्नु भनेर त्यस बाहेक त्यही तुलसी पुदिनाहरूको पानीहरू खुवाउँछ